हेलो हजुर भन्नुहोस् न भात पकाउँदै बस्दैछु सुँगुरलाई चारो पकाउँदै अँ जाने त अनि अस्तिको सल्लाह खोइ त अन्त हाम्रो त सल्लाह खरानीकै डल्ला हुनु आँट्यो त ए हामी त रेडी छौँ लु गाडीसारी मिलाएर जाउँ न कहिले जाने जानु चाहिँ कहाँ जानुपर्ने अँ अँ जाउँ अन्त त्यहाँ मैले पनि सुनेको थिएँ हो त्यहाँनिर थुप्रो के के छ अरे त्यो ड्यामहरू पनि हेर्नु थियो त्यहाँको ठुल्ठुलो झिङ्गे माछा खानु थियो चराहरू थुप्रो प्रकारको चराहरू पाउँछ अरे त्यहाँनिर हेर्नु भित्र भित्र हेर्नु जानुलाई खोइ अस्तिदेखि मिलाएको अनि जाउँ अन्त गाडी मिलाउनु न कहिले जाने हामी त रेडी छौँ खाना त घरबाटै बोकेर लानुपर्छ ऊ सबै आफ्नै घरबाट बनायो एउटा एकजना एकजना एकजना मिलेर एउटा एउटा थोक एउटाले भात बनायो एउटाले रोटी एउटाले चाना मासु बनायो अनि बोक्यो ड्राई पिकनिक लोगेर गाडी लिएर गयो अन्त वहाँ एक ठाउँ बसेर जङ्गल त्यहाँ जग्गाहरू पनि छ होला नि त खाने त्यहाँ बसेर खानुपर्छ त्यहाँको झिङ्गे माछा चाहिँ किनेर खानुपर्छ हैन नि त अब त्यो नयाँ ठाउँ हेर्ने गर्ने घुम्ने अरू छैन अब अरू केही कुरा अब कसैले मोमो सोमो बनाएर बेच् बोक्छ भने चाउमिन बनाएर बोक्छ भने अब मिलेर बोक्नुपर्छ सबैले अब एउटा एउटा थोक बोकौँ न त्यसरी खाँदाखेरि मिठो हुन्छ एउटा एउटा थोक अँ अब पिकनिक भन्नु त अब फेमिली लिएर गएपछि त अब बदमास गर्ने कुरा आएन अँ हुन्छ हुन्छ